अस्ति मैले जुन उयो मँगाएको थिएँ नि के भन्छ सामान मँगाएको थिएँ हो त्यो सामान चाहिँ अलिक खोल्ले खोलिएर आएको रहेछ अन्त यस्तो सामान त म कसरी रिसाउ रिसिभ गर्नु भरै यहाँभित्र हुनु पनि सक्दैन आदि खोलिएको छ हो अन्त अब यो यस्तो सामान त म राख्दिनँ कि फ फर्काइदिन्छु पैसै फर्काइदिनुहोस् मैले हजुर हजुर अब त्यत्रो महँगो दामको भरै आदि खोलिइरहेको छ हो अन्त यो म त यो त राख्नु सक्दिनँ अब कति त निकालेको हुनुसक्छ भित्र हुनु भरै अर्कै केही छ भने हजुर हजुर

पैसा चाहिँ अन्त त्यो सामान फर्काएपछि पैसा चाहिँ पाउँछ ए हुन्छ हुन्छ हुन्छ